हाम्रो गाउँमा अब निकै नानीहरू छन् जो बेसी राति रातिसम्म पार्टीहरू गर्छन् पबहरूतिर जान्छन् तर हामी त जादिनौँ किनकि हामीले त्यस्तो कहिल्यै ग गएकै छैनौँ त्यस्तोमा होइन र त्यस्तो गऱ्यो भने चाहिँ नानीहरूले बिग्रिनु थाल्यो भने चाहिँ अब घरको मान्छेहरूले पनि ध्यान दिनुपर्छ तिनीहरूको माथि घर ढिला आयो भने तिनीहरूलाई कराउनुपर्छ र सोध्नुपर्छ र ठुलो मान्छेहरूलाई त के भन्नुसक्छ र अब सानो मान्छे सानो नानीहरूलाई चाहिँ नियन्त्रणमा राख्नुपर्छ आफ्नो अब त्यस्तो राति राति बहिर जानु दिनुहुँदैन